मलाई लाग्छ कि रासायनिक मलहरू हाल्यो भनेदेखि जमिनको माटोहरू सब बर्बाद गरिरहेको छ माटो यो रासायनिक मलले त्यस कारण रासायनिक मलहरू हाल्यो भने सब्जीहरू साग सब्जीहरू पनि पहिला जति फल्थ्यो त्यति फल्दैनन् पहिला एक केजी आलु रोप्यो भनेदेखि बिस किलो फल्थ्यो भनेदेखि अहिलेको रासायनिक मलमा एक किलो रोप्यो भनेदेखि पाँच किलो मात्र फल्छ त्यसरी नै सब्जीहरू पनि कम हुँदै जान्छ सधैँभरि साल नै त्यही रासायनिक मल हाल्दै गयो भनेदेखि र माटोलाई रुखो बनाउँछ र सब्जी साग सब्जीहरू हुनु छोड्छ त्यही कारणले म त भन्छु यो फेरि साग सब्जीको लागि गाईको गोबर नै उचित मल हो मैले यही नै परिवर्तन देखेको छु कि रासायनिक मल चाहिँ साग सब्जीको लागि उचित होइन